ओइ साथी तैँले के बनाएको त्यो मैले पहिला बनाएको थिएँ त तैँले बनाएको भएन मजाले स्केलले कोर्नु छड्के कोर्नु तेरो अनि हरियो कलर लाउनु तेरोमा कलर छैन भने म लाइदिन्छु मलाई भन्नु ला कलर यो लगा मजाले घाममा यल्लो लगाउनु पाहाड पाहाडमा हरियो लगाउनु चाहिँ राम्रो देख्छ होइन त्यहाँदेखिको चाहिँ तेरो चित्र चाहिँ कम्प्लिट हुन्छ